अँ पहिला चाहिँ अब आमा बुवा होइन हजुरबुवाहरूको पालामा चाहिँ के कस्तो हुन्थ्यो भने उनीहरूले चाहिँ अब घरमा घरको बेसी रेस्पोन्सिबिलिटिस् बेसी हुन्थ्यो होइन घरको सबै काम खाना बनायो अरूतिर सबै काम गरिसकेर पनि उनीहरू स्कुल गएर आउनुपर्थ्यो क्या हो अनि स्कुलको फिसहरू पनि उनीहरूले अर्काको बारीतिर काम गरेर होइन आफै कमाएर आफै खटेर आफै कमाएर आफै स्कुल फिसहरू तिरेर अन्त जानुपर्थ्यो अरे तर अब अहिले के छ भने अहिले त अब त्यस्तो हुँदैन नि अहिले त हाम्रो आमाबाबाले उनीहरू आफै खटेर होइन स्कुल फिसहरू उनीहरूले तिरिदिन्छ होइन हामी खालि जानै मात्रै पर्छ अनि गएर पढ्नु मात्रै पर्छ पढेर आएर त्यस्तो कामहरू पनि हुँदैन घरमा बस्यो आयो खायो गयो आयो पढ्यो आयो फेरि पढ्न बस्यो हौ यस्तो हुन्छ पहिलाको टाइममा चाहिँ त्यस्तो थिएन हरे अनि कस्तो थियो भन्दा चाहिँ अब आफ्नो आफ्नो गाउँ गाउँमा चाहिँ पाठशाला थिएन अरे होइन अनि चाहिँ अब अब अलिक टाढै जानुपर्थ्यो हरे एक घन्टाहरू हिँडेर अरू गाउँहरूमा गएर पढेर आउनुपर्थ्यो अरे आएर पनि अब घाँसहरू काट्नुपर्यो अब आफ्नो जीविका चलाउनको लागि नै धेरै अब कठिनाइहरू थियो अरे क्या हौ अब भोग्नुपर्थ्यो अरे तर अब अहिलेको केसमा चाहिँ अब हामी त्यसरी हिँडेर पनि जानु पर्दैन होइन स्कुल बसहरू हुन्छ गयो घरैबाट अब स्कुल बसहरू मा गयो त्यहाँदेखि त्यहीँनिर पढ्यो आयो होइन टिफिनहरू पनि अब टिफिनहरू बनाइदिई हालेको हुन्छ सबै कुरो गरिदिइहालेको हुन्छ हामी खालि पढ्नै मात्र पर्छ अन्त अहिले कस्तो छ भन्दा पनि अब कलेजहरू स्कुलहरू त्यसरी उयो गर्नै सकेन भने पनि अब लाइभ क्लासेसहरू हुन्छ होइन अनलाइन क्लासेसहरू हुन्छ त्यस्तोहरू पनि अब घरैबाट पनि अब त्यसरी हामी पढ्नसक्ने उयोहरू छ होइन अनि युट्युबहरू छ अहिले त्यो त उवेसहरू पनि हेर्दा पनि हुन्छ तर पहिलाको पालिमा चाहिँ अब त्यस्तोहरू केही पनि थिएन हरे पहिला हाम्रो आमा पापा बेसी पढ्न पनि सकेन त्यसै कारण अब घरको अब रेस्पोन्सिबिलिटिज् आइहाल्यो र अब उनीहरूले अब थाम्नु परिहाल्यो र पढ्नु पाएन हजुरआमा हजुरबुबाहरूले पनि अब त्यसै भन्छ होइन तर अब निकै नै अब सुधार आएको छ अहिले चाहिँ अब त्यस्तो केही पनि पर्दैन हामीलाई चाहिँ अन्त पुरा टाइम हुन्छ अब पढ्नुकै लागि मात्र टाइम हुन्छ खाना उवेसहरू पनि अब कामहरू सिक्नु पनि अब अहिले होइन पिछे सिक्दा हुन्छ भन्छ अहिले पढ्नुकै लागि होल टाइम नै हामीलाई पढ्नुकै लागि मात्रै हुन्छ तर अब त्यतिखेर चाहिँ त्यस्तो थिएन अरे